औ हो त भनन अँ बसन दादाको त नलैजाउँ हो बसन दादा कस्तो मात्छ भरे आउँदा फेरि अन्त अफ्ठ्यारो भयो भने अँ बजारमा कृष्ण अङ्कलहरूको भन्दा हुन्छ त अँ अन्त पिकनिक खेल्नु चाहिँ कहाँ जानु को को हुन्छ अन्त पिकनिक खेल्नेहरू ए अनि के के बोक्नु कति कति मिल्नु आम्माम तिन तिन हजार अन्त तिन हजारले त आम्मामामा बेसी हुन्छ त पाँच सौ पाँच सौ पाँच सौ मिल्दाखेरि हुँदैन त्यसो भए एक एक हजार खै थाह भएन यस्तै दसहरू बजेतिर होला हौ

ए ल ल ल ल